पश्चिम बङ्गालमा अब सांस्कृतिक भन्नाले अब आफ्नो आफ्नो छ सांस्कृतिक तर अब जुन पहिला वा हाम्रो पुर्खौँदेखि चलिआएको सांस्कृतिक र अहिलेको सांस्कृतिकमा धेरै फरक छ किनभने पहिला पुर्खौँलीदेखिको आएको सांस्कृतिक भनेको एउटा एकदम ट्रेडिसनल टाइपको अब हुन्छ नि एउटा पक्का अब मतलब घरेलु टाइपको है त्यो खालको हुन्थ्यो तर अब अहिले अब समयअनुसार अब यो अहिलेको के अरे जेनेरसनअनुसार अब यो सबै सांस्कृतिक मतलब अब एउटा सांस्कृतिकमा धेरै परिवर्तन आएको छ पहिला जुन खालको तरिकाले अब गर्थ्यो भने अब त्यो अहिले सबै भुल्दै छोड्दै बिस्तारो अब समयअनुसार बदलिँदै आएको छ किनभने अब पहिलाको जुन बुढापाकाहरूले जुन पहिलाको मान्छेहरूले जुन खालको अब रीति रिवाज थियो या अहिले अब समयअनुसार धेरै चेन्जेस हुँदैआएको छ मतलब अब सर्टकट भनौँ न अब है धेरै कुरो अब बदलिँदै गएको छ पहिलाको जस्तो अब छैन तर पनि अब स्टिल त्यो सांस्कृतिकहरूमा हामीले अब फोकस गरी नै रहेको छौँ तर पनि अब मेरो चाहिँ के भनाइ छ भने अब हाम्रो जुन रीति रिवाज सांस्कृतिक छ त्यो चाहिँ अब सधैँभरि नै रहिरहोस् भन्ने चाहिँ मेरो हामीहरूको चाहिँ सारा नेपालीहरको चाहिँ त्यही हो तर अब धेरै परिवर्तन त भएको छ किनकि अब समयअनुसार हो